अब पहिला हेरी पर्यटन चाहिँ अब निकै नै बढेको छ किनभने अब माथि पाहाडी क्षेत्रमा पाहाडको प्राकृतिक सौन्दर्य हेर्न नै अब पर्यटकहरू प्रायः आउने गर्दछ र अहिले के भएको छ भने गाउँ बस्तीहरूमा पनि धेरै पर्यटकहरू जाने गर्दछ किनभने उनीहरूलाई यस्तै गाउँ बस्तीको सुनसान जग्गाहरू जुन चाहिँ अब जङ्गलको छेउमा छ त्यस्तै ठाउँहरू उनीहरूले अहिले रुचाउने गर्दछ र हाम्रै गाउँमा हेरौँ अहिले धेरै जस्तो होमस्टेहरू बनिएको छ र चलिरहेको छ र हाम्रो गाउँदेखि पारि पनि अहिले भर्खरै दुइटा होमस्टे खोलेको छ र त्यहाँ पनि पर्यटकहरू निकै नै जान थालेको छ र यसले गर्दा अब केस भनौँ सकारात्मक असरहरू पनि परिरहेछ जस्तै अब पहिला जो मान अब कति परिवारहरूकोमा कति परिवारहरूको आर्थिक अवस्था राम्रो थिएन तर उनीहरूले अब यो होमस्टे जसमा अब पर्यटकहरू आएर बस्छ त्योहरू खोलेर चाहिँ त्यहाँबाट उनीहरूले आफ्नो जीविका चलाइरहेका छन् र कतिजना अब गाडी चालकहरूले पनि त्यही पर्यटकहरूलाई ओसारपसार गर्दै उनीहरूको जीविका चलाइरहेछ र सकारात्मक असर मात्रै न भएर नकारात्मक असरहरू पनि देख्दैछ किनभने अब बाहिरबाट पर्यटकहरू आउने गर्दछ र उहाँ अब बाहिरबाट मान्छेहरू आएपछि अब फोहोर मैलाहरू पनि निकै बड्दै जान्छ र अरू सकारात्मक असरमा के हुँदैछ भने अब गाउँदेखि जोडिने सहर जोडिने सडकहरू पनि निकै राम्रो हुँदै गइरहेछ र गाउँ बस्तीमा विद्युतीकरणहरूको सुविधाहरू पनि प्रायः जस्तो गाउँहरूमा नै आजकल देख्ने गर्दछौँ